हेलो मोनिष रेस्टुरेन्ट कृपया मलाई तपाईँहरूको रेस्टुरेन्टबाट लन्चको लागि चार चप्सी चार प्लेट मेरो जुन चाहिँ एड्रेस दिँदैछु तपाईँलाई हिमालय दर्पण जर्ज बजार एलआइसी बिल्डिङको छेउमा रहेको छ र त्यसमा पठाइदिने निवेदन गर्दछु